खेलकुद क्षेत्रले त दिशाहीनहरू हरू पालन चाहिँ राम्रो प्रकारले गर्छ किनकी उनीहरूले खेलकुदप्रति जत्ति पनि खेलाडीहरू हुन्छ उनीहरू चाहिँ एउटा डिसिप्लिन भएको हुन्छ र उनीहरू चाहिँ खेलकुदप्रति चाहिँ अब एकदमै खेलकुद क्षेत्रले दिशा दिशाहीनहरू पालन गर्छ